हेलो हजुर हो त भाइ के समस्या पऱ्यो भन्नुहोस् हजुर हजुर ए त्यसको सायद पिस्टन गएको हुनु सक्छ सर्भिसिङ नगरेको कति भएको थियो भाइको ए कति भयो गाडी लिएको भाइले ए डेढ वर्ष भयो सायद त्यसको पिस्टन गएको हुनु सक्छ हो त्यसको अब पिस्टन नयाँ लाउनु हो भने चाहिँ तिम्रो पैँतिस सयहरू लाग्छ पैँतिस सय अनि यता फिटिङ चार्जहरू लाग्छ फिटिङ चार्ज तिन सय रुपियाँ लाग्छ पैँतिस अनि अठतिस सयहरू लाग्ने रहेछ भाइ हजुर त्यो त्यसको अब पिस्टनको पिस्टनको दाम अलिक महँगै छ अँ हो हो त्यो त्यो ब्याट्रीमा पनि प्रब्लम छ अनि चाहिँ अब डेढ वर्ष भएको रहेछ हो भनेपछि त्यो अब त्यहाँ अब चेक गर्नु पर्छ ब्याट्री डाउन भएको हो कि बा त्यसको त्यो एसिडहरू सकिएको हुन्छ नि त पानी त्यो ब्याट्रीको त्यो सकिएर पनि चार्ज नभएको हुनु सक्छ त्यो हेर्दा भइहाल्छ ल्याउनु नि अँ हेर्नु पर्छ अँ फेर्नु पर्छ फेर्नु हेरेर हुन्छ अब फेर्नु पऱ्यो भने अब छ मेरोमा ब्याट्रीहरू पनि नयाँ लाउँदा हुन्छ अँ मेरोमा अँ कम्पनीकै छ कि तिम्रो कुन चाहिँ कम्पनीको गाडी हो सुजुकी हो कि ए मारूति सुजुकी हजुर ए अँ छ छ छ त्यस्को छ मेरोमा कि कम्पनीकै हो एकदम अर्जिनल हो अहँ हुँदैन हुँदैन त्यस्तो एकदम मैले भने त अँ त्यो ब्याट्रीको प्रब्लम हो ब्याट्रीको हो त्यो ब्याट्री फेर्नु पर्छ हजुर हजुर हुन्छ म अँ ल म आउँछु नि कहिले अब कहिलेसम्म आइपुग्दा हुन्छ ए हुन्छ नि अन्त हुन्छ हुन्छ हुन्छ म आइदिन्छु नि ल म फोन गर्छु नि नभए बिहान एकपल्ट सम्झाउनुहोस् न मलाई ल अँ हुन्छ हुन्छ ओके ल